हाम्रो गाउँघरमा चाहिँ रुखबाट अथवा हामी डिलबाट लड्यौँ भने चाहिँ त्यसमा हात खुट्टा भाँच्यो भने चाहिँ हामी त्यसलाई पहिला भुइँ चम्पा भन्ने एउटा हामीसँग जडिबुटी हुन्छ त्यसलाई हामी कुटेर लगाउँदछौँ र त्यसलाई हामी काम्रो दिएर हामी बाँध्ने छौँ र त्यसलाई हामी नजिकको हस्पिटल लगेर फेरि त्यसलाई फेरि रि ट्रिटमेन्ट गराएर अनि त्यसलाई फेरि हामी प्लास्टर गरेर हुन्छ कि त्यसलाई अप्रेसन गरेर हुन्छ त्यसलाई हामी फेरि डाक्टरको मै पुऱ्याएर त्यसलाई रि ट्रिटमेन्ट गरेर अनि त हामी त्यसलाई घरमा ल्याउने छौँ